हेलो ए हेलो नमस्ते हजुर कुशल दाजु बोल्नुभएको हो सुन्नुहोस् म यता नेपालबाट बोल्दैछु कि हजुर मलाई दार्जिलिङ घुम्न आउनु मन थियो अन्त त्यतातिर कुनै आर्ट आर्किटेक्चरहरू यसो जानकारी पाउनु मन थियो कि हजुर तपाईँ मलाई ए हजुर बताइदिनु होस् न हजुर हजुर हजुर हजुर हजुर हजुर हजुर हजुर

हजुर हजुर कहाँ भन्नुभयो कहाँ ए हेप्पी भेलीतिर अरे हजुर हजुर भन्नुहोस् हजुर ए नाम हजुर हजुर हजुर ए हजुर हजुर

हजुर हजुर

हजुर

हजुर हजुर ए हजुर हजुर

हजुर हजुर ए हजुर हजुर हजुर हजुर ए हजुर हजुर हजुर हजुर ए हजुर हजुर ए हजुर हजुर ए हजुर

मलाई मलाई यो जुन तपाईँले डिटेल्सहरूको कुरा गर्नुभयो नि मलाई घुमाइदिन सक्नुहुन्छ है ए हजुर म तपाईँलाई म चाँडै कल कल गर्छु कि फेरि मलाई एकपल्ट भन् एकपल्ट के दाम कसो हो मलाई भनिदिनु होस् है म तपाईँलाई कल गर्छु है हुन्छ धन्यवाद